भाइ म तिमी पुरा ढिलो आयौ मेरो यहाँ के भन्छ फ्ला उयो पनि टो फ्लाइट पनि छुट्यो त्यत्रो भाडा पैसा दिएर तिमीलाई झन् पहिल्यै पहिल्यै छिटो छिटो बोलाएको थिएँ तिमी आइपुगेनौ अब मेरो त्यो टोटोको भाडा पैसा दिनु